हेलो यो लेबोङ ट्याक्सी स्ट्यान्डबाट बोलेको हो अँ भाइ मलाई नि दार्जिलिङ चौरास्तासम्म जानु थियो है र कस्तो प्रकारले जानु पर्ला ट्याक्सीहरूको के व्यवस्था छ होला अलिक बताइदिनु नि हौ त्यहाँ अटो चल्छ कि चल्दैन होला है ए अटो चल्दैन है ए ठिकै छ तब ट्याक्सी कस्तो प्रकारले चाहिँ जानु पर्ने म अलिकति जानकारी पाउँ है अनि त्यसो भए लेबोङबाट म सिधै गोटे गाडी पाउँछ त्यो गोटे गाडीमा चाहिँ दार्जिलिङ बजारसम्म आउनुपऱ्यो है अनि दार्जिलिङ बजारबाट चाहिँ माथि चौरस्तासम्म चाहिँ त्यहाँ सोधखोज गरेर त्यो उकालो बाटो छ है हजुर ए त्यो जग्गाबाट है त्यो दोकानको छेउबाट सिधै माथि पुगिन्छ ए हुन्छ र त्यो बाटोबाट चाहिँ जानुपऱ्यो त्यसो भए सिधै माथि चौरस्ता पुग्छ होला र अरू चाहिँ खालि गोटे गाडी मात्रै छ त्यो रिजर्ब ट्याक्सीहरू पनि लानु सकिन्छ ए त्यो रिजर्भ ट्याक्सी लाँदा चाहिँ भाराहरू कति पर्छ होला अलिकति बताइदिउँ न भाइ ए गोटे गाडीमा चाहिँ तपाईँको साठी रुपियाँ गरेर ए त्यसो भए रिजर्भमा त निकै पर्ने रहेछ है ए दुई सय रुपियाँ हुन्छ त भाइ धन्यबाद ल